सुनेम्बी हेरन त्यो मैले बेड ल्याएको थिएँ कि एउटा मनैपरेन के भन्छ यता सार्दा पनि अप्ठेरो उता सार्दा पनि अप्ठेरो त्यही भएर मलाई मनपरेन कि तिमीहरू चाहिँ यस्तो नल्याउनु ल मैले के गर्नु ल्याइहालेँ हो फेरि बज्छ बस्दा पनि बज्छ हो एकदम राम्रो लागेन मलाई त गगनले झन्डै मार्यो किन यस्तो ल्याएको नहेरिकिन ल्याउँछस् भनेर भ करायो हो तिमीहरू चाहिँ अब अस्ति बेड ल्याउँछु भन्दै थियौ राम्रो हेरेर ल्याऊ है यसको डिजाइन पनि राम्रो लागेन अघि बजारमा हेरुन्जेल त मनपरेको थियो अहिले घरमा ल्याएर त मनैपरेन अब डिजाइन त दुःख सुख भइहाल्छ तर पनि अब यता सार्नै अप्ठेरो उता सार्नै अप्ठेरो मैले त अब अलिक राम्रो खालके हेरेको थिएँ खै यो राम्रो हुन्छ लानु नि भन्यो तर एकदम नराम्रो रहेछ हौ यो बेड त मलाई त मनैपरेन स अरूभन्दा पनि सा अब हामी घरहरू सफा गरिरहनु पर्छ सार्नुपर्न पर्छ हो त्यही भएर यता सार्नु पनि सक्दैन उता सार्नु पनि सक्दैन फेरि अब त्यति त भयो भयो फेरि बस्दाखेरि पनि बजेर हो राम्रै यो त एकदम नराम्रो न नराम्रो लाग्यो अब के गर्नु ल्याइहालेँ मैले त हो मलाई गगनले कराउन त करायो नि अब हेरेर चिजबिज ल्याउँदा हेरेर ल्याउनु पर्दैन भनेर भन्दै थियो अन्त के गर्नु अब अब राम त्यहाँ त्यहाँ त राम्रै लाग्यो ल्याइहालियो फेरि अब साट्नु लानु पनि गाडी भाडा अब त्यत्रो आउँदै त्यत्रो गाडी भाडा लागेको फेरि जाँदा हो पुरा गाडी भाडै अब बेसी लाग्छ त्यही भएर होस् अब यो राख्दै गर्छु अब दुःखसुख त्यहाँदेखि फेरि पछि अर्को हेरौँला नि तर तिमीहरू चाहिँ यस्तो नल्याउनु है एकदम मनपरेन मलाई त यो बेड त यो डिजाइन त भइहाल्यो अथवै छ हो र पनि अब यो सानो पनि नहुने बस्दा पनि बज्ने हो एकदम नराम्रो यस्तो खाले बेड चाहिँ नकिन्नु पर्ने रहेछ अरूहरूलाई पनि भनिदेऊ है समिताले त धोका पाएछ भनेर ल